ए हेलो ए अजय दादा बोल्नु भएको ए दादा अस्ति तपाईँको गाडी रिजर्भ गरेर हामी दार्जिलिङ गएको थिए नि ए हजुर त्यसको उयो पेमेन्ट भएको छैन है तपाईँको ए त्यसको लागि म त अब बिमा उयो क्यास पठाइदिनु सक्दिनँ हो तपाईँकोमा फोन पे केही छैन अनलाइन पेमेन्टको लागि हजुर मेरोमा अब क्यास कसरी पठाइदिनु हो त्यो भएन कि अन्त के तपाईँको उयो गुगल पे फोन पे केही पनि छैन ए छैन है तपाईँकोमा अब कसरी पे गरिदिउँ त्यसो भए होइन तपाईँकोमा उयो पनि पेटिएम पनि हजुर कति थियो भाडा चाहिँ तपाईँको ए चार हजार हजुर हुन्छ त्यसो भए तपाईँले उयो गरिदिनुहोस् न त तपाईँको अकाउन्ट नम्बर पनि पठाइदिनु सक्नुहुन्छ कि त्यो अकाउन्ट नम्बर हालेर पनि हुन्छ नि हजुर बादमा तपाईँ चेक गर्नुहोस् न ल ए हुन्छ हुन्छ हुन्छ म त्यसो भए तपाईँ अहिले पठाइ दिइहाल्नुहोस् न ल म हालिदिइहाल्छु हुन्छ